मलाई धेरै नै जानु मन लागेको जगा जुन चाहिँ मेरो बकेट लिस्टमा छ त्यो चाहिँ थाइलेन्ड हो र मलाई त्यहाँ चाहिँ त्यहाँको मानिसहरूको बारेमा जान्नु मन लागेको छ र बेङ्कोक एकदम राम्रो छ अरे त्यो घुम्नु मन लागेको छ अनि त्यहाँको कल्चरको बारेमा बुझ्नु मन लागेको अनि सब से दामी चाहिँ त्यहाँको फ्लोटिङ मार्केटलाई पुरा एकदम एक्सप्लोर गर्नुको मन लागेको चाहिँ मलाई एकदम मन लागेको छ त्यही कारणले गर्दा मलाई थाइल्यान्ड चाहिँ एकदम जानु मन लागेको हो